सबै कुरो अब त राम्रै छ होइन क्लिनिङ क्लिनिङदेखिन् लिएर अब हाइजिनदेखि लिएर सबै राम्रै छ होइन तपाईँलाई अब एकचोटि आउनु भिजिट गर्नु कस्तो लाग्छ एकचोटि एक भन्नु रुम भाडाहरू अब सस्तै छ अब जे भए पनि सस्तै छ होइन ए के भन्छ सिङ्गल रुम हो डबल रुम हो ए हस् हुन्छ हुन्छ अनि त के सोध्नुहुँदै थियो त भर्खर तपाईँले अब खाना भनौँ भने खाना सबै भेराइटीको पाउँछ भेज भने भेजै पाउँँछ नन् भेज भन्यो नन् भेज पाउँछ होइन तिन टाइमकै पाउँछ खाना बिहान ब्रेकफास्ट हुन्छ अन्त दुई टाइम अनि लन्च र डिनर पनि हुन्छ त्यहीबाट हुन्छ अब त्यसको चाहिँ अब एउटा त्यो मतलब अब एउटा त्यसको त फर्म फिल अप गर्नु पर्छ त्यसको अब लामो हुन्छ एक्स्ट्रा पैसा पे गर्नु पर्छ त्यसको लागि चाहिँ दुइटा रुमको भाडा त यताउति गरेर लाग्छ यस्तै दस बाह्र हजार लाग्छ होला हजुर हजुर एकचोटि हाम्रो उयसमा जानुहोस् होइन प्रोफाइलमा जानुहोस् भिजिट गर्नुहोस् होइन हाम्रो हाम्रो यो हाम्रो रुमहरू हेर्नुहोस् तपाईँ होइन जुनै वेबसाइटमा गएर पनि चेक गर्नु सक्नुहुन्छ होइन अनि तपाईँहरूलाई कस्तो लाग्छ पहिला भिजिट गर्नुहोस् वेबसाइटमा पनि भिजिट गर्नुहोस् त्यहाँ भएन भने तपाईँ होइन यतै आउनुहोस् हाम्रो हाम्रो भएको ठाउँ आउनुहोस् यहाँ रुमहरू चेक गर्नुहोस् भिजिट गर्नुहोस्